अब यो खेती बाली भन्ने चाहिँ अब हामी सानैदेखि है गरेर आएको हो होइन अन्त अब यो जतिपनि अब हामीलाई यो के भन्नु अब प्रकृतिले होइन जति पनि दिन्छ कोही बेला अब होइन असिनाहरू आएर नै हाम्रो खेती बालीहरू बिगारिदिएको हुन्छ होइन त्यति बेला हामीलाई हरेस लागेर पनि आउँछ र पनि अब हामी चाहिँ कतिवटा बारीहरू हुन्छ त्यो जग्गाहरू त्यसै नष्टै जानुभन्दा चाहिँ र पनि हामी यसलाई सुधारौँ है भनेर यसो होइन जतिपनि अब हामीले बारबुर गरेर हुन्छ कि होइन छाना साना लाएर हुन्छ कि र पनि हामी खेती बाली चाहिँ बचाउँछौँ होइन र अन्त अर्को कुरा खेती बालीलाई अब जति पनि नष्टहरू गऱ्यो भने होइन कतिवटा केहीले अब हामीलाई पल्युसनहरूले गर्दाखेरि कतिवटा हाम्रो खेती बाली बिगरिन्छ होइन किराहरूले गर्दा बिगरिन्छ होइन तेस्मा चाहिँ अब छ कतिवटा दबाईहरू हामी युज गरेर भए पनि होइन बचाउने कोसिस गर्छौँ त्यही प्रकारले हामी खेती बाली चाहिँ बचाउँछौँ